र हाम्रा गाउँका युवाहरूका चाहिँ अहिले लोकप्रिय कामहरू चाहिँ जस्तै हाम्रा साउथ इन्डियामा गएर जस्तै भयो चेन्नई बङ्गोलोरहरूमा गोएर होटेल इन्डस्ट्रीमा अनि पार्लर इन्डस्ट्रीमा काम गर्ने जस्तो होटेल इन्डस्ट्रीमा भयो धेरैवटा इन्डस्ट्रीमा कुकहरू हुन्छन् र वेटरहरू हुन्छन् यहाँबाट गयो कम्ति शिक्षाले कम्ति शिक्षा लिएको भए पनि उता गएर अब दुई चार बर्षमा आफ्नो स्किललाई बडाएर अनि त्यहाँदेखि त्यहीँ होटेलमा काम गरेर माथि पोस्ट बडाउँदै जाने अनि त्यहाँदेखि त्यही होटेलमा लामो समयसम्म काम गर्ने अनि त्यो यहाँभन्दा धेरै सजिलो प्रक्रियाहरू हुन्छन् अनि अरू भयो पार्लरमा मेन कपाल काट्ने सलुनमा हुन्छन् अनि प्राय जस्तो होटेल सलुन अनि सेक्रेटेरी गार्ड सजिलो तिन यहाँका युवाहरूका तिन काम जस्तै बङ्गलोर चेन्नई हैदराबाद दिल्ली जस्ता सहरहरूमा यहाँका युवाहरूलाई यहाँका रोजगार गर्नका लागी धेरै मात्रमा गइने गर्छन् अनि त्यहाँ बसाइ सरेर कोठा भाडा लिएर त्यहीँ नै आफ्ना जीविका चलाउने प्रक्रियाहरू गरिरहेका हुन्छन् र उता नै धेरै जस्तो उतै सादीसुदा गरेर बिहे स्या गरेर उतै सेटल हुन्छन् किनभने उनीहरूको नोकरीहरू कमाइ खाने भाँडो नै उतै हुन्छन् र यता आएपछि एता ठुल्ठुला इन्डस्ट्रीहरू ठुल्ठुला होटेलहरू त्यस त्यति मात्रामा त्यस्तो मात्रामा नभएको कारणले गर्दा एउटा सानोदेखि होटेलको अगाडिको फ्रन्ट अफिस स्टाफदेखि लिएर हाउस किपिङदेखि लिएर एफएमभी सर्भिसदेखि लिएर होटेलको धेरै विभिन्न ब्रान्चहरूमा सबैमा काम गर्न सकिन्छन् अनि त्यो मात्रै नभएर अहिले एकदमै मात्रामा यहाँबाट युवाहरू गएर प्रस्थान भएर उता काम गर्ने पार्लर इन्डस्ट्रीमा पार्लरमा कपाल काट्ने सेलुनमा कपाल मात्र नकाटेर स्पा भयो पार्लर भयो अनि थेरपिस्ट भयो विभिन्न मात्रामा अनि त्यो मात्रै नभएर अहिलेको जस्तै अनलाइनका यो फुड डिलेभरीका चालकहरू बाइक चालकहरू जस्तै स्विगी भयो जोमाटो भयो बेन्जो भयो धेरै अन्य अन्य कम्पनीहरू अहिले छन् उपलब्द छन् त्यसले गर्दा धेरै अपर्च्युनिटी छन् त्यसले गर्दा यहाँका युवाहरू गएपछि बेरोजगार हुँदैनन् त्यसै कारणले धेरै मात्रामा उता सहरमा जाने गर्छन् उता सहरमा मान्छे एकदमै कम्ति भएको छ यहाँ युवाहरू एकदम ठिकैका पढेका हुनाले ठिकैका कामहरू पाउँछन् र त्यसले गर्दा एकदमै बेसी हाम्रा युवाहरू उता प्रस्थान हुन्छन् उता काम पनि पाउँछन् र आफ्नो जीविका चल्छन् कम्ति पैसा ठिकैको पैसा यहाँभन्दा अलिकति बेसी पैसा तर आफ्नो जीविका चल्छन् आफ्नो पेटपालन गरिरहेका छन्